दा मैले तपाईँको दोकानबाट अघि त्यो छुरी लगेको थिएँ त्यो छुरी चाहिँ एकदमै राम्रो लाग्ने रहेछ र सब्जीहरू पनि मजाले काटिँदो रहेछ त्यसले चाहिँ